हजुर भन्नुहोस् ए हजुर हो त ए दिया भन्दा दिदी कुन कस्तो त्यो अब मेरोमा त थुप्रै प्रकारको छ हो पाला भयो त्यो पाँच मुखे तिन मुखे थुप्रै छ ए तपाईँलाई कति हजुर सबै पाउँछ धेरै नै चाहिएको कि ए हजुर हजुर पाउँछ त दिदी मेरो दोकानमा सबै छ हजुर छ त दिदी भन्यो भ भगवान्को त्यो फोटो फ्रेमहरू पाउँछ हो अब त्यो भनेपछि दीयामा काँचो धागो सलेदोहरू सबै पाउँछ त्यो अहिले धुपकाँटीहरू त्यो बट्टामा पनि त्यो अब जुन चाहिँ अब त्यो धुवाँ नहुने धुपकाँटीहरू अहिले छ नि अब हौ त्यस्तो धुपकाँटीहरू पनि तपाईँले पाउनु सक्नुहुन्छ त्यसमा पनि थुप्रै भेराइटिस् छ चन्दनको है मेरीगोल्डको तपाईँ जे पनि लिन सक्नुहुन्छ हजुर सबै कुरै पाइन्छ तपाईँलाई अरू दोकानमा जानै पर्दैन पूजाको दोकान मेरोमा आउनु भएपछि चाहिँ हजुर होलसेल हो त हजुर होलसेल हो त दिदी हजुर तपाईँलाई त अब धेरै नै चाहिएको रहेछ म कम्ती दाममै दिन्छु नि हजुर

हजुर हुन्छ दिदी हुन्छ तपाईँको त्यसमा पनि साइज हेरेर छ ठुलो पनि छ सानो पनि छ मिडियम पनि छ तपाईँ जुन चाहिँ साइजमा लानु हुन्छ सबै पाइन्छ दिदी हजुर दिदी ए हजुर आउनोस् न दिदी सबै पाउँछ

यहाँनिर तपाईँले कोलाबारी प्रकृति मार्ट सुन्नु भएको प्रकृति मार्टकै छेउमा छ मेरो दोकान हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ नसुर्ताउनोस् न तपाईँ नसुर्ताउनोस् न तपाईँ दाम म मिलाइदिइहाल्छु नि आउनोस् न तपाईँलाई तपाईँलाई नभए म त्यो के पो भन्नु त फोटोहरू पनि पठाइदिन्छु खिचेर वाट्सएपमा हेर्नुहोस् हुन्छ त्यही पन्ध्र रुपियाँ गोटा छ दिदी पन्ध्र रुपियाँ तर अब लानु भयो भने चाहिँ अलिक हजुर लानु भयो भने एकदुई रुपियाँ कम्ती गरिदिन्छु नि तपाईँलाई ज्यादा त गर्नु सक्दिनँ कम्ती किनभने होलसेल हो हो हजुर ए हुन्छ दिदी आउनोस् न तपाईँ आएर हेर्नोस् पहिला हो अन्त आएर हेर्नोस् एकदम तपाईँलाई मनपर्छ हेर्ने बित्तिकै हजुर प्रकृति मार्टको छेउमा तपाईँ उत्रेर दाहिने साइडमा हेर्नोस् देखिहाल्नु हुन्छ मेरो दोकान